हलो ड्राइभर भाइ म कालेबुङबाट पेदुङसम्म तपाईँको गाडीमा आएँ अन्त तपाईँको भाडा गाडीको भाडा कति हो के हो तर मेरोमा अहिले तपाईँलाई अहिले दिने क्यास पैसा छैन र तपाईँलाई म अनलाइन पेमेन्ट गर्न चाहन्छु त्यसको लागि तपाईँ के के गर्नु सक्नुहुन्छ